अहिले भारतमा चलिरहेको नृत्यहरू धेरै छन् अन्त यो भरिमा चलिरहेको अहिले डान्सहरूको नामहरू ट्यारेन्सहरू भयो गीता अन्त रेमो डिसुजा यिनीहरू कतिवटा वेस्टर्न डान्सहरू पनि फलो गर्छ यिनीहरूले अन्त कतिवटा इन्डियन हाम्रो कल्चरहरूमा फलो गर्छ यिनीहरू अहिले हाई लाइट पनि छ धेरैवटा रियालिटी सोहरू पनि यिनीहरूले जजेसहरू गरिरहेको छ अन्त भारतको तर कतिवटा हाम्रो बहुमूल्य यता कतिवटा राम्रो राम्रो डान्सहरू गर्ने भने यो क्लासिकलहरूमा कथक्कलीहरू छ होइन कथक्कलीहरू भयो त्यहाँबाट धेरै छन् यस्तो डान्सहरू अन्त हाम्रो नेपालीमा नेपालीमा भन्नु हो भने मारुनी डान्सहरू छ अन्त कतिवटा लोक लोकगीतहरू भयो योहरूमा डान्सहरू गरेर योहरूमा नृत्यहरू गरेर राम्रोसँगले देखाउँछ अन्त यस्तो कल्चरहरू हाम्रोतिर भइरहे भइरहन भई हुन्छ हाम्रो गाउँतिर अन्त यो कुराले गर्दा राम्रो लाग्छ अनि नेपालीहरूमा हुँदाखेरि अन्त अरू वेस्टर्न डान्सहरूमा तपाईँहरूको यो वेस्टर्न डान्सहरूमा धेरै छन्